हजुर दिदी भन्नुहोस् न

घरमै छु त म ए कसको लागि स्कुल चाहिँ ए दुईजनाकै लागि ए योपालिदेखि कालेबुङ हाल्ने ए एउटै स्कुल हाल्नुहुने कि के छो नातिलाई अलग्गै नातिनीलाई अलग्गै हाल्नुहुने ए बेग्लाबेग्लै हाल्नुहुन्छ भने चाहिँ तपाईँले छोरीहरूको चाहिँ गभर्नमेन्ट स्कुलहरू पनि थुप्रो छ कालेबुङमा प्राइभेट स्कुलहरू पनि थुप्रो छ हो अब तपाईँले गभर्नमेन्ट स्कुल हाल्नुहुन्छ भने छोरीको फिलोमिना हाल्नु सक्नुहुन्छ गर्ल्स स्कुल हाल्नु सक्नुहुन्छ पर प्रणामी पनि छ त्यो पनि हाल्नु सक्नुहुन्छ अनि नातिको लागि हो भने चाहिँ कुमदिनी हाल्नु सक्नुहुन्छ अन्त तपाईँले एसयुएमआई हाल्नु सक्नुहुन्छ हो अन्त प्राइभेट स्कुलहरू हाल्नु हुन्छ भने चाहिँ राम्रो राम्रो छ तर महँगो महँगो पनि छ अब अगस्टिन छ केटाहरूको केटीहरूको कन्भेन्ट छ तर तिनीहरू चाहिँ एकदमै महँगो छ हो आइसिएससी बोर्डकोहरू हो त्यहाँदेखि माथि होम्स छ त्यहाँनिर त केटाकेटी दुईजना हुन्छ तर त्यो पनि निकै महँगै छ अन्त यहाँ सप्तश्री छ केटाकेटी नै पढ्ने हो त्यहाँदेखि रकभेल छ त्यो पनि केटाकेटी नै पढ्ने अन्त यता के अरे नारायणा पनि छ अहिले त नयाँ खोलेको स्कुल त्यसमा पनि केटाकेटी दुईजना पढ्छ राम्रै राम्रो छ अनि यो प्राइभेट स्कूलहरूमा चाहिँ यसो नानीहरूलाई स्पोर्ट्सहरूमा पनि सिकाउँछ म्युजिकहरू पनि सिकाउँछ त्यहाँदेखि कम्प्युटरहरू पनि सिकाउँछ मजाले आफूलाई कम्प्युटरहरू चलाउनु दिएर सिकाउँछ कि गभर्नमेन्ट स्कुलमा चाहिँ त्यस्तो अलग अलग टिचरहरू स्पोर्ट्स टिचर अन्त आर्ट्स टिचर त्यो म्युजिक टिचर त्यस्तोहरू चाहिँ छैन अन्त तपाईँलाई कहाँ इच्छा लाग्छ अब तपाईँले कहाँनिर चाहिँ तपाईँको खर्चले पुग्छ होइन त्यसो गर्नुहोस् राम्रो राम्रो स्कुलहरू छ हजुर हजुर हजुर प्रणामी पनि राम्रो छ त राम्रो त कि राम्रो छ राम्रो छ अब तपाईँको दुईजना नाति र नातिनी रहेछ अन्त सँगै उनीहरू एकै ठाउँ बसेर अब पेयिङ गेस्ट राखेपनि आफू पकाएर खाने घरभाडामा बसेपनि होइन सँगै राखेर पढाउनु हुन्छ भनेदेखि चाहिँ प्राइभेट स्कुलहरू पनि हाल्दा हुन्छ नि केटाकेटी एकै ठाउँ पढ्ने हाल्नु भयो भने चाहिँ सँगै बस्छ नि त खर्च त तपाईँले अब आफै पकाएर नानीहरू खानु सक्छ भने देखि त एउटा कोठा भाडामा लियो होइन अन्त राख्दा हुन्छ तपाईँले पेयिङ गेस्ट राख्नुभयो भने चाहिँ अलिक महँगो पर्छ हौ अहिले त सात हजार गरेर लिन्छ एकजनाको चौध हजार पर्छ अन्त स्कुलको फिहरू गर्दाखेरि तपाईँको यस्तो सम्झिनुहोस् न एकजनालाई अब महिनामा दस हजार चाहिँ लाग्छ हजुर पुरा बढेको छ नि दिदी कालेबुङ अले कम्ती महँगो भएको छ हजुर त्यस्तै भएको छ स्कुलहरू महँगो महँगो सबै हो हुन्छ भन्नुहोस् न तपाईँले कुन तपाईँले कुन स्कुल लगाउने विचार यसो घर सल्लाह पनि गर्नुहोस् कि अन्त मलाई भन्नुहोस् न म हेल्प गरिदिन्छु नि दिदी ल हुन्छ दिदी हुन्छ